मेरो सबल पक्ष भन्नुपर्दा म आफै नै हो होइन म आफै स्ट्रङ लाग्छ मलाई किनभने म जे पनि म एक्लै गर्ने मेरोमा त्यो क्यापेबिलिटिस छ म एक्लै गर्नु मलाई केही कुरा डर लाग्दैन खानु बस्नु सुत्नु केही पनि मलाई डर लाग्दैन मेरो फ्याम त्यसपछि मेरो फेमिली मेरो फेमिली एकदमै मेरो परिवार धेरै सपोर्टिभ हुनुहुन्छ मैले कुनै गलत गलत गरेको छु भने पनि मेरो आमा बाबाले त्यसमा मलाई धेरै सपोर्ट गर्नुहुन्छ त्यो भइहाल्यो त्यो कुरा अब नदोहोऱ्याउनु भन्ने खालको हुनुहुन्छ म आफू पनि त्यही हो एकपल्ट गरेँ त्यो कुरा त्यसलाई पछि रिपिट नगर्ने म आफै पनि धेरै स्ट्रङ छु त मेरो कमजोर पक्ष हेर्नुपर्दा चाहिँ पहिला पहिले चाहिँ म मानिसलाई कुनै पनि मानिसलाई छिटो विश्वास गरिहाल्थेँ उहाँहरूको कुरालाई एकदमै हो भन्ने लाग्थ्यो उहाँले गलत कुरा भने पनि एकदमै विश्वास गर्ने मलाई नराम्रो बनाउने खोज्दा पनि होइन मेरो उहाँहरू मेरो लागि राम्रो हो भनेर म मान्छेलाई छिटो विश्वास गर्थेँ तर अब अब मलाई थाहा भयो कि सबै मान्छे विश्वासका लायक हुँदैनन् कतिपयले हामीलाई आफ्नो फाइदाको लागि प्रयोग गरिरहेको हुन्छन् हाम्रो इमोसन्समा उहाँले हामीलाई चित्त दुखाउँछन् मन दुखाउँछन् सबै मान्छे एउटै प्रकारको हुँदैन भन्ने चाहिँ मलाई अहिले थाहा हुँदैछ कि त्यो यति नै हो म आफै नै म धेरै स्ट्रङ छु पहिला मेरोमा केही कमजोरीपनाहरू थियो जस्तै म छिटो विश्वास गर्थेँ अरूलाई तर अहिले त्यो पक्ष पनि मैले हटाइसकेको छु आफ्नो दिमागबाट आफूले त्यो त्यसबाट पनि आफू धेरै स्ट्रङ हुँदैछु अहिले म मान्छेलाई हेरेर बुझेर मात्रै उहाँहरूको कुरालाई एकदम निहालेर मात्रै आफ्नो जीवनमा त्यसलाई उपयोग गर्ने गर्दछु